मैले जानेको फुटबल प्लेयर्सको नाम चाहिँ एउटा रोनाल्डो भयो रोनाल्डो चाहिँ उता फ्रान्सबाट हो अनि एकजना मेस्सी मेस्सी चाहिँ उता अर्जेन्टिनाबाट हो अनि नेमार नेमार यता ब्राजिलबाट अनि एमबेपे फ्रान्सको हो अनि रह्यो क्रिकेटमा क्रिकेटको एकजना हाम्रो क्याप्टन हुनुहुन्थ्यो कपिल देव अनि अहिले आएर महेन्द्र सिँह धोनी भएको छ अनि अहिले फेरि क्याप्टन हालैमा चेन्ज भएर भि विराट कोली भएको थियो त्यहाँदेखि फेरि अहिले आइपिएल स्टार्ट भइरहेको छ अहिले हालैमा अहिले सिएसकेले आइपिएल जितेर लग्यो अनि सिएसकेको क्याप्टेन पनि एम एस धोनी नै हो त्यहाँदेखि यता गुजरात भर्सेस एम एस ए सिएसके थियो हिजोअस्ति फाइनल आइपिएलमा अनि गुजरातको क्याप्टन चाहिँ हार्दिक पान्ड्या हो अनि अरू प्लेयर्सहरू पनि छ जस्तै कि सूर्यकुमार यादवहरू भयो सुरेश राइनाहरू भयो अनि हार्दिक पान्ड्याहरू भयो थुप्रो छ यस्तो यिनीहरू सबै यता इन्डियाकै हो अनि र यो हामी स्कुलमा स्कुलमा हाम्रो स्कुलमा सबै खेलकुदहरू हुन्छ स्पोर्ट्सहरू हुन्थ्यो पिटीहरू हुन्थ्यो प्रोग्रामहरू सानो तिनोहरू हुन्थ्यो त्यहाँदेखि यता हामी यता फाल्टु फाल्टु स्कुलतिर स्कुल टुर्नामेन्टहरू हुन्थ्यो त्यस्तोतिर पार्टिसिपेट गर्थ्यौँ क्रिकेट गोली भलिबल त्यस्तोतिर हामीलाई हाम्रो गेम्स टिचरले लगेर जानुहुन्थ्यो अनि हा मैले पनि पार्टिसिपेट गर्थेँ फुटबलहरू भयो क्रिकेटहरूतिर अनि यस्तो हाम्रो स्कुलतिर सानो सानो प्रोग्रामहरू हुन्थ्यो त्यसमा डान्सहरू गानाहरू सबैले गाउँथ्यो कसै नाच्थ्यो कसै गाउँथ्यो अनि हाम्रो गेम्स टिचरहरूले हामीलाई धेरै सपोर्ट गर्थ्यो अनि स्कुलतिर पनि हुन्थ्यो हाउस म्याचहरू हाउस म्याचहरूमा पनि त्यस्तै हुन्थ्यो हाउस हाउसको चारवटा हाउस थियो हाम्रो अनि एउटा यल्लो एउटा ग्रिन एउटा रेड एउटा ब्लु थियो अनि चारवटा हाउसको कम्पिटिसन् हुन्थ्यो यहाँ फुटबलमा फुटबलमा पनि हुन्थ्यो अनि क्रिकेटको पनि हुन्थ्यो अनि जुन चाहिँ हाउसले जित्थ्यो उसलाई ट्रफी अलि अलि पैसाहरू दिने गर्थ्यो हाम्रो क्लास हाम्रो स्पोर्ट टिचरले अनि सालिन्दा हुन्थ्यो यस्तोहरू हाउस म्याचहरू भयो अनि हाम्रो टिचरले राखि रहनुहुन्थ्यो अनि प्रोग्रामहरू अनि हामीलाई स्कुलबाट त फाल्टु स्कुलबाट पनि आउँथ्यो इन्भिटेसनहरू केही कम्पिटिसनहरूको जस्तै कि अब ड्रयिङ्सहरू भयो आर्ट्सको अनि हो त्यतातिर पनि लगेर जानुहुन्थ्यो हाम्रो सरहरूले हामीहरूलाई अनि मेरो साथीहरू एकजना साथी पनि थियो उहाँले राम्रो आर्ट्स गर्नुहुन्थ्यो कतिवटा स्कुलबाट जितेर पनि ल्याउनुहुन्थ्यो उहाँले जितेर ल्याउनु हुन्थेन ल्याएको पनि थियो कति ठाउँबाट त अनि हाम्रो स्कुलमा पनि अब त्यो फाल्टु स्कुलकोहरू त्यस्तै कम्पिटिसनको लागि हामी पनि इन्भिटेसनहरू पठाउँथ्यौँ अनि हाम्रो गेम्स टिचरले धेरै हामीलाई हेल्प हामीलाई धेरै उयो गरेको थियो स्पोर्ट्सहरूतिर फेस गराएको थियो